हलो हजुर सर तपाईँले वुडेनको काम गर्नुहुन्छ है फर्निचरहरू बनाउनुहुन्छ नि है मैले तपाईँको एड मैले देखेको थिएँ कि मार्केटमा एकचुवली मलाई एक सेट सोफा एउटा देवन र एउटा सोकेस चाहिएको थियो मलाई सोकेसको जुन चाहिँ हाइट छ त्यो तपाईँको लगभग पाँच फुट साढे पाँच फुटको हाइट र चौडाइ तपाईँको त्यस्तै चार फुट र सोफा पनि तपाईँको थ्री प्लस वान प्लस वानको मलाई सेट चाहिएको थियो र एउटा देवन सिम्पल तपाईँकोमा कस्तो छ यसो अलिकिति मलाई बताइदिनुहोस् न र त्यसको के छ प्राइजहरू पनि हजुर यो कुन चाहिँ कुन चाहिँ वुड तपाईँले युज गर्नुहुन्छ तपाईँले टिक युज गर्नुहुन्छ कि अरू प्रायः अरू के भन्छ वुडहरूले तपाईँले बनाउनुहुन्छ हजुर हजुर यसमा तपाईँले कुनै अहिले डिस्काउन्टहरू तपाईँले राख्नुभएको छ कि या जुन चाहिँ हजुर हजुर ए हुन्छ नि त्यसो भए के भन्छ मलाई अहिले फिलहाल चाहिँ एउटा एक सेट सोफा है थ्री प्लस वान प्लस वानको र एउटा देवन र एउटा सोकेस चाहिएको थियो कति दिन जस्तो लाग्छ होला यसलाई तयार गर्नुको लागि हुन्छ जग्गा चाहिँ म म तपाईँको नम्बर सेभ गरेर राख्नेछु र एक दुई दिनमा म अवश्य तपाईँ भएकोमा आएर भेटेर कुरा गर्छु यो विषयमा हुन्छ हुन्छ